अँ अब घुँडा दुख्दाखेरि चाहिँ एउटा हाम्रो यहाँनिर पहाड इलाकामा चाहिँ गाँउ बस्तीमा चाहिँ यो एउटा गुर्जे गुर्जो भन्नेको लहरा पाउँछ त्यसलाई चाहिँ पिटेर कुच्चाएर पानीमा उयो एकछिन राखेर तातो पानीमा राखेर त्यसलाई चालेर त्यो पनि खानु सकिन्छ र अर्को पनि छ अर्को चाहिँ दुध मह अन्डा सिङरिप यो शिलाजित यसलाई मजाले फिटेर दुधमा फिटेर चाहिँ यो पनि खायो भने यसले पनि ठिक गराउँछ घरेलु गाउँको गाउँमै पाउने कुराहरू छ यो सबै